मैले कुनै बायोग्यास देखेको छुइनँ हाम्रो पाहाडतिर यस्तो बायोग्यास पनि हुँदैन यहाँ मैले देखेको छु थुक्पा फ्याक्ट्री धु धुप फ्याक्ट्री खदा फ्याक्ट्री त्यति स त्यस्तोहरू मात्रै मैले यहाँ देखेको छु